अस्ति मैले मासु लोगेको थिएँ नि त्यो त साह्रै नराम्रो पो आएछ त कस्तो हालिदिनु भयो हौ राम्रै थिएन मासुको उयो हो बासी पठाइदिनु भयो क्याउ हजुर हजुर त्यही त म त झन् झन् सधैँ त्यहीँबाट ल्याउँथेँ होइन अन्त म त सधैँ त्यहीबाट ल्याउँथेँ योपालि त राम्रै परेन रहेछ हो अनि मलाई त अब हजुर हुन्छ अब सधैँ हामी सधैँ ल्याउने मान्छे होइन सधैँ तपाईँकोबाट ल्याउँथियौँ हो अन्त चाहिँ है अब चाहिँ राम्रो पठाइदिनुहोस् नभए चाहिँ त्यस्तै अयो भने चाहिँ ल्याउँदैन हामी हुन्छ हुन्छ एकदम नराम्रो हो त्यो वा बासी जस्तै लाग्यो मलाई त हो खा पकाएर खाँदा पनि हेर्दै नराम्रो न नराम्रो थियो हो पकाएर खाँदा पनि मिठो पनि भएन हो हजुर हुन्छ हुन्छ अब तपाईँकोबाट ल्याउँथ्यौँ नि त होइन अन्त त्यही भनेर चाहिँ अब भनेको नि अब अरूलाई पनि त्यस्तो पर्छ भनेर हजुर अरूहरूलाई पनि त्यस्तो पऱ्यो भने फेरि तपाईँको दोकानको उयो हुन्छ है त्यही भनेर नि अनि हुन्छ हुन्छ अबदेखि चाहिँ याद गर्नुहोस् है है हुन्छ हुन्छ राखेँ हुन्छ हुन्छ हुन्छ